मलाई त त्यो साडी त साह्रै मनपर्यो धेरै राम्रो लाग्यो मेरो छोरीहरूले पनि धेरै मनपराए ठुलो छोरी सानो छोरीले पनि मनपराए बुहारीले पनि मनपराए आमाले पनि मनपराउनु भयो धेरै नै धेरै धेरै राम्रो लाग्यो टाढा गएर ल्याएको पनि होइन त्यहीँ ओद्लाबारी त्यो कुनाको दोकानबाट किनेको थिएँ भयलको साडी आमाले पनि धेरै मनपराउनु भयो साथीहरूले पनि धेरै धेरै मनपराउनु भयो धेरै राम्रो टच छ भन्नुभयो छ म जहाँ पनि छपक्क लगाएर मिल्ने लगाउनु पनि सजिलो त्यस्तो साडी त मैले कहिले लगाएको थिइनँ यस पालि त धेरै राम्रो साडी पाएँ हौ मैले त कस्तो दामी रहेछ सबैले मनपरायो हिजोअस्ति पुराणमा लाएर गएको थिएँ सबैले त्यहाँ पुराणमा बस्नेहरूले कस्तो कहाँबाट ल्याएको हौ यो साडी त कस्तो दामी साडी रहेछ कस्तो राम्रो साडी रहेछ हामीलाई पनि त्यो दोकानमा लगिदेउन हौ म पनि जान्छु नि हौ त्यो दोकानमा देखाइदेऊ न त्यो दोकान भनेर अन्त मैले त भनेँ मेरो त कहाँ त्यस्तो टाइम छैन नि दोकानमा पुर्याउने दोकानको नाम चाहिँ बताइदिन्छु त्यहाँ गएर त्यहाँ जाइरहनु त भ्याउँदिनँ मैले त मेरो अरू थोकै काम छ भनेर भनेँ त्यो दोकानमा त कहाँ पुर्याउनु भ्याउँछु र नाम दोकानको नाम चाहिँ मैले बताइदिएँ चिनाइदिएँ अरूहरूले पनि धेरै किन्ने भएका छन् त्यो साडी धेरै राम्रो रहेछ धेरै मनपराए धेरैजनाले खुसी लाग्यो धेरैजनाले मनपराए लगाउँदा पनि कस्तो दामी मिल्ने अहिेलेसम्म त्यो त्यस्तो साडी त मैले काहीँ भेटेको पनि थिइनँ कसैले लगाएको पनि देखेको थिइनँ राम्रो रहेछ साडी सबै छोराछोरीहरूले पनि सबैले मनपराए घरको परिवारले मनपराए गाउँको साथीहरूले साथीभाइहरूले पनि मनपराए धेरै राम्रो रहेछ हामीलाई पनि देखाइदेऊ हामीलाई पनि ल्याइदेऊ न भन्छन् कोही कोही देखाइदेऊ न भन्छन् कोही के भन्छन् अस्ति पूजामा पनि लगाएर गएको थिएँ त्यस्तै भने पुराणमा पनि लगाएर गएको थिएँ त्यस्तै भने अन्त पुरा मनपराए नि हौ साडी त राम्रो सबैले मनपराए मलाई पनि मनपर्यो नि साडी त लगाउँदा सजिलो छपक्क मिल्ने हेर्दा पनि राम्रो धेरै धेरै राम्रो लाग्यो मनपर्यो सबैले मनपराएकोमा पैसा हाले अनुसारको खुसी लाग्यो धैरै पैसा परेको पनि होइन कम्तीमै लिएको थिएँ लिनु त तर धेरै राम्रो रहेछ